मैले चाहिँ फिलहाल एउटा क्रिम लाउँदैछु बायोटिक भन्छ त्यो चाहिँ है अनि त्यो क्रिम चाहिँ एकदमै राम्रो छ किनकि त्यो चाहिँ एउटा हर्बल हो त्यसमा कुनै केमिकेल मिक्सड हुँदैन अनि त्यो हर्बल केमिकेलले चाहिँ के गर्छ भन्दाखेरि तपाईँको फेसलाई मोस्चुराइज पनि राख्छ एकदमै राम्रो हुन्छ अनि त्यो लाउँदाखेरि इफ तपाईँको फेसमा त्यो सुट भएन भने चाहिँ त्यसले तपाईँलाई कुनै साइड इफेक्ट पनि गर्दैन जसमा कि अरू क्रिमहरू जस्तो जुन चाहिँ कि हामीले लाउँछ केमिकल मिक्स भएको क्रिमहरू त्यस्तो चाहिँ त्यसले हुँदैन त्यसले चाहिँ एकदमै सुट गर्छ तपाईँलाई तपाईँको फेसमा तपाईँको स्किनमा कुनै ऱ्यासेसहरू प्लस सुट गरेन भने पनि कुनै प्रकारको त्यसले चाहिँ इफेक्ट पार्दैन त्यसले चाहिँ त्यसले चाहिँ एकदमै राम्रो सुट गर्छ तपाईँलाई त्यो चाहिँ किनकि एकदमै हर्बल हो त्यस्तो चाहिँ तपाईँले एकदमै आफ्नो आफ्नो फ्लेभर क्यारोट भयो तपाईँले निमको भयो एलोभेराको आफ्नो आफ्नो हाम्रो हर्बलमै तपाईँले पाउन पनि सक्नुहुन्छ